अब नेपाली भाषा भनेको चाहिँ अब जस्तो अब सधैँभरि सानै पहिल्यैदेखिको हाम्रो भाषा नै नेपाली हो मातृभाषा हो हाम्रो होइन त्यसले गर्दाखेरि हामीलाई अब बोल्नु त अब हामी त्यस्तो कठिनाइ पर्दैन प्रायः जस्तो अब देख्दाखेरि कति कुरो अब नेपाली शब्दहरूमा त अलिकति कठिनाइ अब हुन्छ हामीलाई तर अब अरू जुन भाषाहरूभन्दा चाहिँ अब आफ्नै भाषा भएकोले गर्दा पहिल्यैदेखिको अब बोलेकोले गर्दाखेरि अब अरू अरू भाषाभन्दा चाहिँ सजिलै लाग्छ आफ्नो भाषा त्यसले गर्दाखेरि चाहिँ विशेष गरी त अब यो कुरोमा चाहिँ जुन नेपालीमा पनि हुन्छ अब अप्ठेरो अप्ठेरो वर्डहरू हुन्छ त्यस त्यो चाहिँ अब लेख्नु चाहिँ अलिकति अब कोही बेला लेख्नु पढ्नु अलिअलि अरू भाषामाभन्दा चाहिँ अलिक साह्रो लाग्छ त्यत्ति नै हो